हेलो साथी मैले तिम्रोमा जुन चाहिँ प्रडक्टको टिभी लगेको थियो नि यति राम्रो लाग्यो मलाई यति राम्रो सुन्दरले हेरिरहेको छु स्क्रिन पनि राम्रो छ हो अन्तखेरि त्यसको लागि पैसाको चिन्ता नगर्नु हो अन्त यति राम्रो लाग्यो बहुत राम्रो लाग्यो म आउँदैछु चिन्ता नगरन ल